अनि पा वाटर बोटलहरू बोक्ने गर्दछु अनि न्यानो लुगाहरू बोक्ने गर्दछु कुन ठाउँमा यस्तो हुन्छ जहाँ मौसम धेरै चिसो हुन्छ त्यसको लागि म न्यानो लुगाहरू बोक्ने गर्दछु